मलाई चाहिँ एकदमै कालिम्पोङको हाटबजार चाहिँ एकदमै सपिङहरू गर्नुको लागि चाहिँ एकदम ठिक लाग्छ र त्यहाँनिर चाहिँ तपाईँहरूले विभिन्न प्रकारको विभिन्न होइन प्राय थोकहरू पाउने गरिन्छ र त्यहाँनिर तपाईँहरूले सपिङहरू गर्नु सक्नुहुन्छ जस्तो लुगा जुत्ताहरू एकदमै तपाईँहरूले त्यहाँ किन्न सक्नुहुनेछ र त्यो एकदम रमाइलो छ र एकदमै त्यहाँनिर एकदम मज्जा पनि आउँछ त्यो गल्लीतिर त्यो मलमा हिँड्नु पनि र साथै अर्को भन्नुपर्दा मलाई एकदमै मनपरेको चाहिँ अर्को सुपर मार्केट हो र त्यहाँ पनि एकदमै दामी क्लबहरू पनि छ र त्यहाँनिर एकदम बारहरू छ एकदमै रमाइलो जग्गा छ त्यहाँ पनि त्यहाँनिर पनि डे टाइममा जानु भयो भने पनि मज्जा आउँदैन तर नाइट टाइममा जानु भयो भने चाहिँ एकदमै रमाइलो ठाउँ छ त्यहाँनिर घुम्नको लागि र भन्नुपर्दा अर्को चाहिँ एकदमै रमाइलो निमा रेस्टुरेन्ट छ र त्यहाँनिर एकदमै तपाईँले दामी दामी डिसेसहरू खानु सक्नुहुनेछ त्यहाँनिर एकदमै तातो तातो बनाएर दिन्छ एकदम मिठो मिठो हुन्छ त्यहाँनिर र एकदमै सफा पनि छ त्यो जग्गामा र त्यहाँबाट एकदमै दामी भ्यूहरू पनि देख्ने गर्नेछ र तपाईँले साथै घुम्नुको लागि जान सक्नु हुनेछ जुन चाहिँ पुच्चे डाँडा भन्ने गर्छ र त्यो जग्गादेखि चाहिँ एकदमै तल तलको सिनहरू पनि देख्न सक्नुहुन्छ साथै र तिस्ता रङ्गीत जोडिएको खोलाहरू हेर्न सक्नुहुन्छ र एकदमै त्यहाँबाट रमाइलो भ्यूहरू पनि देख्ने गर्दछन्